मेरो गृहनगर चाहिँ कालिम्पोङ हो अनि म यो सहरको बारेमा भन्नु चाहन्छु किन चाहिँ मलाई यो सहर एकदमै मन पर्छ भने चाहिँ म सानैदेखि म यही सहरमा जन्मेर हुर्किएर म यहीँ पढे्र यहीँ नै ठुलो भएको हो म यही सहरको बस्ने हो म यहीँ सहरमै हुर्किएको हो त्यही भएर चाहिँ मलाई यो सहरको पहिलाभन्दा चाहिँ मलाई यो सहरको एकदमै माया लाग्छ म बाहिरतिर पढ्नुहरू जाँदा पनि काहीँ जाँदा पनि मलाई आफ्नो गाउँको आफ्नो घरको त्यसरी याद आउँछ एकदमै एकदमै शान्तिखालको जग्गा छ कालिम्पोङ चाहिँ अहिले झन् कालिम्पोङमा अहिले कल्चरहरूको कालिम्पोङको यता नेपाली कल्चरहरूलाई एकदमै कालिम्पोङमा चाहिँ बढाएर लाँदैछ अहिले यो अर्गनाइजेसन्सहरूले एकदमै दह्रो काम गर्दैछ अहिले बिहिबारे हाटहरू हाम्रै दाजुभाइ दिदीबहिनीलाई चाहिँ कमाउने मौका दिँदैछ बिहिबारे हाटतिर पनि बिहिबारे हाटतिर सब्जीहरू बेचेर के के सक्छ आफूले त्यसरी आफ्नै दाजुबहिनीहरूलाई चाहिँ कमाउने मौका दिँदैछ अनि तपाईँको यतानिर कालिम्पोङमा धेरै घुम्ने जग्गाहरू पनि छ बाहिरबाट जो आउँछ कालिम्पोङमा कालिम्पोङलाई न मन पराउने कोही पनि हुँदैन एकदमै मन पराएर जान्छ कालिम्पोङको यताको कल्चरहरू मान्छेहरू मान्छेको बोलीचाली मान्छेहरूले कसरी चाहिँ बाहिरबाट आउनेहरूलाई कसरी चाहिँ स्वागत गर्छ कसरी राख्छ त्यो सबै कालिम्पोङको मान्छेले चाहिँ सबै मजाले गर्नुसक्छ राम्ररी नै यतानिर तपाईँको कालिम्पोङमा एकदमै राम्रो राम्रो घुम्ने जग्गाहरू पनि छ टुरिस्ट स्पोटहरू छ तपाईँको यता डेलो दुर्बिन अनि धेरै धेरै अरू जग्गाहरू पनि छ कालिम्पोङमा चाहिँ जो पनि आउँछ कालिम्पोङमा चाहिँ अब एकदमै मन पराएर हामी फेरि आउँछ हामी त्यसरी चाहिँ भनेर जान्छ कालिम्पोङ भनेर भन्छ जो आउँछ हामी फेरि फर्केर आउँछ यहाँ जग्गा घुम्नु हो त्यसरी भनेर जान्छ कालिम्पोङमा चाहिँ हामी यता बस्नेले मात्रै होइन अरूले पनि कालिम्पोङमा चाहिँ धेरै मन पराउँछ

यहाँको मान्छेको चाहिँ राम्रो बानी भने चाहिँ अरूलाई ढाँटेर छलेर त्यसरी आफ्नो आफ्नो खाने आफ्नो खाने बाटो निकाल्ने त्यस्तो बानीहरू चाहिँ यहाँको मान्छेहरूले चाहिँ एकदमै छैन त्यस्तो बानी चाहिँ यहाँको मान्छहरूलाई चाहिँ एकदमै छैन आफूले आफूले दु ख गरेर कमाउँछ आफूले दु ख गर्छ तर आफूले आफ्नै खान्छ अरूलाई ठाटेर छलेर बाहिरबाट आउनेलाई दुई पैसा बेसी मागेर त्यसरी खाने बानी यता कालिम्पोङको मान्छेको त छैन एकदमै स्वभाव भएको मान्छेहरू छ कालिम्पोङको चाहिँ एकदमै राम्रो छ कालिम्पोङको चाहिँ अब मलाई चाहिँ त्यही भएर म चाहिँ यहीँनिर जन्मिएकोहरूले कारणले यहीँ हुर्किएँ यहाँको मान्छेहरूको हाउभाउ थाह भयो त्यही भएर चाहिँ मलाई यहाँनिर चाहिँ धेरै मन पर्छ कालिम्पोङ चाहिँ त्यही भएर चाहिँ मलाई आफ्नो जग्गाको चाहिँ एकदमै माया लाग्छ म कालिम्पोङ भन्दा बाहिर जाँदा चाहिँ मैले यत्तिको यत्तिको उ त्यो यत्तिको स्वागतहरू अब कतैनिर जाँदा त्यस्तो चाहिँ कतै पनि पाइनँ